हेलो

ए हजुर ए ल्या बिमार के भएर चाहिँ भएछ हौ चिसो पानीहरू खायो कि होइन कचर मचर खाएर बिमार भयो होला हौ राम्रै गएको थियो कि ए त्यही कचर पचरले बिमार भयो होला नि ग्यासट्रिक भयो कि ए हजुर हुन्छ स्कुलमा अँ आउँछु नि लिनु कस्तो अचानाक बिमार हुन्छ हौ नानीहरू पनि खोइ के खाँदा बिसायो बिसायो है जरो चाहिँ आउँथ्यो हो जरो तर अहिले त आएको थिएन त्यही भयो होला हौ ग्यासट्रिक भयोहरू भयो होला जरो बेसी आउँथ्यो नि त त्यसलाई त कि त्यस्तै भयो होला है जरोले साह्रो पाऱ्यो होला त्यसलाई हुन्छ म हजुर दो डाक्टर त देखाएको नि एकखेप अन्त ऊ हजुर डाक्टर देखाएर लिएको हो दबाईहरू त कति खायो खायो नि अन्त दबाईहरू खाँदा खाँदा अब डाक्टर अर्कै डाक्टरलाई देखाउनु पर्छ होला हौ त्यो डाक्टरले दिएकोले फेरि बिमार बल्झिँन्दैछ हौ ए हजुर ए भमिटिङ त भएको छैन होला है ए ए हुन्छ म उसको बाउलाई पठाइदिन्छु नि ल म त बारीमा काम गर्दैछु कि हुन्छ नि हुन्छ हुन्छ